म एसयुएमआई स्कुल पढ्थेँ र त्यहाँ मलाई हरेक रोज नयाँ नयाँ कुरा सिक्न पाइन्थ्यो र त्यहाँको सरहरू धेरै राम्रो हुनुहुन्थ्यो र त्यहाँ सबै राम्रो राम्रो धेरै कुरा सिकाउथे र नराम्रोहरू नगर्नु भनेर भन्नुहुन्थे र त्यहाँ हामीलाई गरिखानु सिकाउँथ्यो कसरी गर्नु कसरी बस्नु र त्यहाँका लिडरसिप गर्ने र युनिटीहरू सबै सिकाउँथे र त्यहाँका स्कुल धेरै राम्रो छन्